हेलो दिदी नमस्ते अनि के गर्नुहुँदैछ त ए ए स्टल खोल्नुभएको छ के केको ए अनि मैले त अन्त तपाईँलाई त फेसबुकमा देखेको थिएँ त

हजुर अनि त्यता छेउछाउहरूतिर पनि छ यस्तो फास्टफुडहरूको दोकान ए अनि म पनि एक दिन आउँछु ल

मिठो बनाउँछ होइन हजुर हजुर अन्त मोमो चाहिँ कुन चाहिँको अनि ए मेङ्गो फ्लेभरहरूको पाउँछ मेङ्गो फ्लेभर होइन होइन मोमो ए हो र ल ल ल थ्याङ्क्यु दिदी हुन्छ म पछि आउँछु ल